हाम्रो दार्जिलिङ क्षेत्रमा धेरै राम्रो स्कुलहरू छ सेन्ट जोसेफ स्कुल लरेटो कन्भेन्ट माउन्ट हर्मन सेन्ट पल्स एजी स्कुल सेन्ट रबर्ट सेन्ट माइकल सेन्ट ट्रिजा त्यसरी अन्य अन्य स्कुल्जहरू छ हाम्रो दार्जिलिङ क्षेत्रमा प्रायः सबै स्कुल्सहरू एकदमै राम्रो छ अन्त उहाँहरूको एडुकेसन सिस्टम प्रोसेस एकदमै राम्रो छ यो हाम्रो क्षेत्रको स्कुलहरूको अनि विशेष गरी यो क्वालिटी एडुकेसनमा भन्नुपर्दा सबै दार्जिलिङ क्षेत्रको स्कुलहरूमा क्वालिटी एडुकेसन भनेको सबै स्कुलमा हामी देख्न पाउँछ अनि सहरको स्कुलहरूभन्दा हाम्रो क्षेत्रको स्कुलहरू मलाई प्यारो लाग्छ